हेलो चालक दाजु हो मैले तपाईँलाई दार्जिलिङदेखि बाघडोगरासम्मको लागि क्याब बुक गरेकी थिएँ नि म उही बोल्दैछु तपाईँले त साह्रै ढिलो पो गर्नु भयो त के भएर यस्तो ढिलो भयो हौ यति ढिलो हुन्छ भनेर थाहा भएको भए अगावै जानकारी गरिदिनु भए राम्रो हुन्थ्यो मेरो फ्लाइटको समय पनि त हुन लाग्यो तपाईँ समयमा नआइपुगिदिनाले यी सब समस्याहरू भइरहेका छन् मैले कति धेरै समस्याहरू झेल्नु परिरहेको छ मलाई तुरुन्त भन्दा तुरुन्त जानु छ मेरो एकदमै महत्त्वपूर्ण फ्लाइट हो त्यो जसरी भए पनि पुग्नुछ र अब चाहिँ म अर्कै क्याबमा जाँदैछु र मैले तपाईँलाई जुन क्याब बुकिङ गरेकी थिएँ नि त्यो क्याब चाहिँ रद्द गरिदिनुहोला